अँ दाजु तपाईँकोमा मासु छ होला र अँ घरमा अलिकति सानो पार्टी थियो त्यसै कारणले है मासु मासु ला मासु लिनुको लागि तपईँकोमा आएको के केको मासु छ होला अँ मलाई कु कुखुराको मासु र मटन लानु थियो कसरी किलो छ तपाईँकोमा ए अनि साह्रै बेसी पो भएको जस्तो लाग्यो हौ दाजु मलाई त अलिकति तपाईँको अढाई सय अलिकिति कम्ती गरिदिनुहोस् न हौ तपाईँको डेलीको हो अनि फेरि अब अलिकति बेसी लानु भनेको दस किलो जस्तो त्यही भएर नि ए अनि कुखुरा तपाईँले केको भन्नुभयो कुखुरा अनि मटन भन्नुभयो है सबै छ नि है भन्नुभयो हजुर अँ तपाईँ अनि त्यसो भने अलिकति मिलाइदिनुहोस् न अन्त म लान्छु नि तपाईँकोबाट ए ल ल ल ल हुन्छ हुन्छ दस किलो चाइएको थियो उता मटन पाँच किलो कुखुरा दस किलो अँ पैसा त गुगल पे गर्दाखेरि हुन्छ होला है अनलाइन पेमेन्ट ल ल ल ल ल ल ल